हेलो

ए हजुर हजुर ए हजुर के भएछ त्यो अलिक चलाउँदाखेरि तपाईँहरूले त्यो यताउता बेसी उयो गर्नु भयो कि ए हजुर मैले सामान त ए हजुर मैले कहिले पो त लगाइदिएको तपाईँकोमा ए हजुर त्यस्तो त नहुनु पर्ने त मैले ए हजुर त्यही त त्यस्तो हो भने अब कोही जाइदे त म अलिक बिजी छु हो अन्त यता अर्कै एउटा घरमा काम चलिरहेको छ कि तपाईँहरूकोमा कुनै दिन समय मिलाएर भोलि नभए पर्सि आउँछु तपाईँकोमा म त्यो चेक गर्छु नि सायद त्यो मैले राम्रै कसिदिएको थिएँ सामान त राम्रै हालिदिएको है मैले तपाईँलाई चाहिँ ए हजुर त्यो हजुरको टेप त्यो लगाउँछ के ए हजुर हजुर त्यो वासर अलिक लुज भएर होला हो त्यस्तो भएको चाहिँ लिकेज भएको होला कि पानीको ए आएर म चेक गरिदिन्छु नि म भइनँ भने पनि मेरो अर्को एकजना भाइ छ हो काम गर्ने छ कि म त्यही त हजुर म आउ आउनु आउनु चाहिँ कोसिस गर्ने थिएँ कि तर मेरो चाहिँ अलिक यहाँ काम अर्कै यहाँ बस्नै पर्छ म हो अर्को घरमा एउटा गरिदिरहेको थिएँ उहाँहरूको पनि नसुर्ताउनु होस् न म राम्रै पठाइदिन्छु नि ए हजुर हजुर थाहा छ नि मलाई पनि अब तर पनि अब नसुर्ताउनु होस् न ल नेक्स्ट टाइम अरू ए हजुर कतिवटा चाहिँ बिग्रेको तपाईँको त्यहाँ ए बाथरूमको होला ए हजुर हजुर हुन्छ हुन्छ म त्यसो भने भाइलाई पठाइदिन्छु नि त म ल एकजना भाइलाई ल म तपाईँलाई कन्टेक्ट नम्बर दिएर भाइलाई पठाइदिन्छु नि